उत्तर भारत र दक्षिण भारतमा त धेरै संस्कृतिहरू भिन्नता छ जस्तो उत्तर भारतमा तातो जाडो हुन्छ त्यसमा लुगाफाटाहरू पनि सुरवाल कमिज यस्तो लगाइन्छ र दक्षिण भारतमा चाहिँ लुङ्गीहरू लगाइन्छ र खानेकुराहरू भन्नपर्दा चाहिँ उत्तर भारतमा चाहिँ तातो तातो चिजहरू खाइन्छ दक्षिण भारतमा चाहिँ जसमा बेसी प्रयोग हुन्छ नरिवलको चिजहरूमा हैन जेमा पनि नरिवलको चिज अमिलो हुन्छ जस्तो भयो इडली डोसा साम्भरहरू चैँ दक्षिण भारतमा खाइन्छ अनि आफ्आफ्नो राजनीतिक चाहिँ आफ्आफ्नो हुन्छ जस्तोमा आफ्नो देश आफ्नो स्टेटमा आफ्नो राजनीतिक अर्को स्टेटमा अर्को राजनीतिक हुन्छ